एक्चुएली अब गाउँघरमा अब पहिलाको भन्दा अब अहिले धेरै खेतीपातीतिर डेभ्लपमेन्ट गरिसकेको छ मान्छेहरूले पहिला जस्तो अब हलोहरू कोदालोहरूले फरुवाले खनेर गर्नुपर्थ्यो र अहिले जस्तो कि गर्नुपर्दैन अहिले सबैको घरमा मसिन छ ट्याक्टर छ जोत्ने कामहरू जस्तो कि जे पनि भयो त्यो सबै हलो उयो ट्याक्टरहरूले गर्नु हुन्छ अनि अब परम्पराहरू भनेपछि अब पहिला जसरी चल्दै आउँदैथ्यो अब धान रोप्नु कोदो रोप्नु मकै रोप्नु अब अहिले पनि त्यसरी नै त्यही परम्परा हाम्रो बाबु बाजेबोजुहरूले खेतीपाती गरिरहनु भएको छ अनि अब खेतीपातीबाट अब धेरै कुरा हामीलाई नाफा हुन्छ अब अन्न खानु पाउँछ राम्रो राम्रो अब फसल राम्रो भयो भने अब के भन्छ खाना उयो धानहरू राम्रो पाउँछ मकैहरू धेरै कुराहरू अनि किसान अब त्यसरी फसल राम्रो आयो भने किसान पनि राम्रो खुसी हुन्छ अनि